दार्जिलिङ्ग जिल्लामा चाहिँ हाम्रो चाहिँ पुर्खादेखि चलिआएको हस्त क्रियाहरू चाहिँ भयो डोको बुन्नु डोको चाहिँ हाम्रो यता बाँसको चोयाले बुन्ने गर्छ र मान्द्रोहरू भयो त्यो मान्द्रो पनि बाँसको चोयाले नै बुन्ने गर् गर्छ र थुन्चे भयो थुन्चे पनि त्यही बाँसकै चोयाले बुन्ने गर्छ र बस्ने पिराहरू भयो त्यो पिरा चाहिँ मकैको मकैको खोसेलाले त्यो मकैको कबरले नै लिपले नै सुकाएर त्यो त्यसले नै बुन्ने गर्नु हुन्छ र गुन्द्रीहरू भयो गुन्द्री चाहिँ परालले परालले नै बुनेर नै हस्त क्रिया गर्नु हुन्छ